नेपाली संस्कृतिमा विवाह ज्यादै विस्तृत त हुँदैन जस्तो मलाई लाग्दछ अरू जातिमा हेरी नेपाली जातिमा विवाह कम विस्तृत हुँदछ र नेपाली संस्कृतिमा विवाह त्यही प्रकारले हुँदछ एउटा हो मागी विवाह र अर्को हो भागी विवाह मागी मागी विवाह थोरै मात्रमा हुन्छ भने भागी विवाह नै ज्यादा मात्रमा हुने गर्दछ र नेपाली साहित्यमा विवाह सम्बन्धी कस्ता रीतिरिवाजहरू रहेको छ भने घरको चेली लगे पश्चात् सातदिनमा दुल्हाको घरबाट कलिया अथवा चोरको सोर पठाउने गरिन्छ र विवाहको मिति फिक्स्ड पनि गरिन्छ त्यस पछि विवाह विवाहमा दुलहाको घरमा घरबाट सामानहरू अथवा रीतिहरू सहित दुलहीको घरमा जानु पर्दछ र त्यहाँ विवाह सम्पन्न हुँदछ र सिन्दूर पोते दाल भात आदि रीतिरिवाजहरू चाहिँ केटा केटा केटाको घरमा गर्ने गरिन्छ